अञ्जली बेकर्स हो ए सुन्नुहोस् न मेरो नानीको जन्मदिन थियो कि अनि केक अर्डर गरौँ भनेर नि मलाई अर्को हप्ता चाहिएको थियो हौ हजुर हजुर हजुर हजुर तपाईँहरूकोमा कुन कुन फ्लेबरको उपलब्ध छ होला है अलि उयो हुन्छ कस्टमाइज हुन्छ केक हुन्छ है मलाई अलिकति त्यो के भन्छ अहिले त्यो अब ओलम्पिक चलिरहेको छ कि अन्त ओलम्पिकले गर्दाखेरि चाहिँ ओलम्पिकको त्यो लोगो भएर हो त्यो अलिक मज्जाको जुन दुई हजार चौबिसको ओलम्पिकको उयो दर्शाएर गरिदिनु सक्नुहुन्छ केक अँ हुन्छ त्यसो भने हजुर सबैको एक पाउन्डको कति गर्नुहुन्छ वान पाउन्डको वान थाउजन यसो गरिदिनुहोस् टू पाउन्डको गरिदिनुहोस् न ब फ्लेभर चाहिँ चकलेट र भेनेला मात्रै ए हुन्छ है हुन्छ मलाई भेनेला गरिदिनुहोस् न ल हजुर हजुर श्रेया ह्याप्पी बर्थडे श्रेया भनेर गरिदिनुहोस् कि हजुर के तपाईँको के भ उयो त हुँदैन होला होम डेलिभरी त हजुर हुन्छ है उसो भए होम डेलिभरी गरिदिनुहोस् न हजुर हुन्छ के कति हुन्छ एड गर्दै दिनुहोस् कि तपाईँहरूलाई अहिले नै पेमेन्ट गर्नुपर्छ कि बादमा गर्दा पनि हुन्छ ए हुन्छ अँ हुन्छ हजुर हुन्छ मेरो म यता कफेर कि नियर सेन्ट स्टेफन एकाडमी भनेर गर्नुहोस् न

हजुर हजुर हजुर हजुर ए हुन्छ म तपाईँलाई वाट्सएप गरिदिन्छु नि

हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ